कालिम्पोङ एउटा जिल्ला हुनुभन्दा अगाडि है एउटा जस्ट एउटा सब डिभिजन मात्र थियो दार्जिलिङ जिल्लाको भित्र है अनि यति बेला कालिम्पोङ त्योभन्दा अघि जब ब्रिटिसको राज हुन्थ्यो तबदेखि नै कालिम्पोङलाई एउटा प्रचलित

शैक्षिक स्तरतिर धेरै कामहरू गऱ्यो धेरै स्कुल धेरै पाठशालाहरू खोल्यो धेरै मिशनरीसहरू आएर यहाँ पाठशालाहरू खोल्यो अनि त्यसैकारण यहाँ एउटा शिक्षाको केन्द्र भएर गयो है अनि यो शिक्षाको केन्द्रहरूमा तपाईँहरू जो कालिम्पोङवासीहरू छ है उहाँहरूले यसको फाइदा उठाउनु भयो अनि यही शिक्षाको केन्द्रहरू जो पहिला पहिला खोलेको थियो जस्तो एसयुएमआई है अनि कुम्दिनी होम्स है अनि त गर्ल्स हाई स्कुल डक्टर ग्राहम्स होम्स अनि यही शिक्षाको केन्द्रहरू है जसले चाहिँ कालिम्पोङलाई धेरै मद्दत गऱ्यो शैक्षिक तौरमा विकासको लागि अनि यो शिक्षाको केन्द्रले कालिम्पोङवासीहरूलाई अब आर्थिक स्तरले नि मद्दत गऱ्यो किनकि टाढा टाढाबाट यहाँ पढ्न आउँथ्यो यहाँ बस्थ्यो अनि यहाँको जनतालाई एउटा आमदनी हुन्थ्यो त्यो त्यो स्टुडेन्टहरूबाट है त्यो विद्यार्थीहरूबाट अनि यस यहाँ कालिम्पोङमा तपाईँ हामी धेरै स्कुलहरू पाइन्छ के अरे पाठशाला पाइन्छ जस्तो अब प्राय गभर्मेन्ट हेऱ्यो भने कुम्दिनी होम्स है अनि त गभर्मेन्ट हाई स्कुल जुबली स्कुल यो सबै गभर्मेन्ट हो यहाँनिर त्यति महँगो पनि लाग्दैन त्यति जुन चाहिँ उनीहरूको फिसहरू छ स्कुलको त्यो धेरै मासिक शुल्क धेरै कम्ती नै छ अनि तसर्थ अलिक प्राइभेट स्कुलहरू पनि छ जहाँ चाहिँ अलिकति बेसी फोकस बेसी ध्यान दिन्छ नानीहरूलाई त्यो पार त्यो त्यहाँ प्राइभेट स्कुलहरूतिर निजी स्कुलहरू निजी विद्यालयतिर धेरै अलिकति महँगो छ फिस जस्तो जस्तो अब तपाईँको एक वर्षको मासिक शुल्क झन्डै एक लाखभन्दा बेसीको हुन्छ त्यस्ता स्कुल्सहरू पनि छन् जस्तै डक्टर ग्राहम्स होम्स भयो सेन्ट अगस्टिन कन्भेन्ट है अनि यो मात्र नभएर स्कुल मात्र यो न मात्र नभएर है धेरै अब युनिभर्सिटीहरू पनि छ कलेजहरू छ एउटा क्लुनी कलेज जो चाहिँ स्त्रीहरूको लागि एउटा कालिम्पोङ कलेज जहाँनिर चाहिँ सबै स्त्री पुरुष सबैका लागि छ त्यसमध्ये बाहेक बिटी कलेजहरू छ जसले बिटी गर्न सक्छ गर्न चाहन्छ भने उनीहरूको लागि बिटी कलेज छ भर्खरै मात्रै खोलेको यहाँ बिटेक कलेज पनि छ तर त्यसको त्यो राम्ररी चलेका छैन है तर खोलिन चाहिँ खोलिएको यसरी तपाईँ धेरै चिजहरू धेरै शैक्षिक केन्द्रहरू पाउन सकिन्छ र यसमा मानिसहरूलाई खुसी लाग्दो कुरा चाहिँ के छ भने यहाँनिर कुनै शिक्षाको कमी नै छैन् तपाईँ कम्ती दाममा पनि मजाले शिक्षा मासिक कम्ती शुल्कमा पनि मजाले शिक्षा प्राप्त गर्न सक्छ अलिक बेसी अलिक अब धेरै प्राप्त गर्नु छ भने चाहिँ तपाईँले निजी विद्यालयमा गएर पनि प्राप्त गर्न सक्नुहुन्छ